पन्ध्र अगस्त उन्नाइस सय सैँतालिस छब्बिस जनवरी उन्नाइस सय सन्ताउन पाँच जुन उन्नाइस सय छ्यासी एघार जुन दुई हजार बिस चौबिस जनवरी दुई हजार तेइस